लुगा धुनुको लागि हाम्रो गाउँमा अब यस्तो धाराहरू पनि छैन र दार्जिलिङमा पानीको निकै नै दु ख छ र प्रथम कुरो हामीले जति सक्दो लुगाहरू बाथरुममै आफ्नो हातले नै धुने गरेको छ र वासिङ मसिन जतिसक्दो ड्राई गर्नु खालि चलाउने गरेको छ र विभिन्न सिचुएसनहरूतिर जैसे कि जस्तो कि पानी परिरहेको छ तपाईँको पानी परिरहेको छ भने अब बाहिर सुकाउनु सकिँदैन लुगा सो घरभित्र नै एउटा खालि रुममा डोरी टाँगेर लुगा सुकाउने गरिएको छ र पानी बेसी खेरो फाल्दैन भनेर चाहिँ दार्जिलिङमा मैले अघि नै भनिसकेँ जति सक्दो पानीको दु ख छ त्यसै कारणले गर्दा हामीले लुगा धुएको पानी पनि अरू केही युज हुन्छ कि भनेर राख्छ अरू कहीँतिर हाल्नु या केही बगाउनु या फुलहरूतिर पनि सो त्यसरी नै हामी पानी जोगाउने गरेका छौँ